म चाहिँ इसाई धर्मबाट बिलोङ गर्छु र हामी चाहिँ प्रायः कार्य हाम्रो चाहिँ चर्चमा हुने गर्छ सबै कार्यक्रमहरू र हामी हाम्रो कार्यक्रमहरूमा चाहिँ हामी प्रायः चाहिँ हामी आइताबार चाहिँ हामी सबैजना भेला हुने गर्छौँ र हामी प्रार्थनाहरू गर्ने गर्छौँ गडलाई हामी वर्सिपहरू गर्ने गर्छौँ र हाम्रो कार्यक्रमहरूमा चाहिँ हामी पच्चिस डिसेम्बरमा हामी क्रिसमसहरू मनाउने गर्छौँ र त्योभन्दा अगाडिदेखि नै हामी घर घरमा जाँदै हामी केरोलहरू खेल्ने गर्छौँ र हामी त्यो कार्यक्रमहरू हामी गर्ने गर्छौँ र हाम्रो चर्चहरूतिर धेरै अरू कार्यक्रमहरू पनि धेरै गर्ने गर्छ युथहरूको कार्यक्रमहरू हुन्छ बाउहरूको कार्यक्रमहरू हुन्छ आमाहरूको कार्यक्रमहरू हुन्छ र त्यहाँनिर हामी एकअर्काको निम्ति प्रार्थनाहरू गर्ने गर्छौँ र एकअर्कालाई हामी उत्साह गर्ने कामहरू गर्छौँ र त्यहाँनिर चाहिँ हामी नृत्यहरू पनि गर्ने गर्छौँ नृत्यहरू गर्छौँ हामी गीतहरू गाउँछौँ र त्यस्ता धेरै कार्यक्रमहरू चाहिँ हामी गर्छौँ र त्योद्वारा चाहिँ हामी मनो मनोरन्जन हामी लिने गर्छौँ